हाम्रो नेपली भाषा ड्राइभरै एकदमै अब राम्रो छ मलाई मन पनि पर्छ किनभने अब हामी हामी अरू आ आ अरू सानोहरूलाई के भन्छ त तिमी भनेर बोल्दैन ठुलोहरलाई इज्जतले बोल्छौ हाम्रो नेपाली भाषामा अब सबैजनालाई आदर गर्छौँ संस्कार गर्छौँ यही ड्राइभरै मलाई मनपर्छ अन्त नेपाली भाषाको जुन चाहिँ अब नेपाली भाषा पाएकोमा मलाई आफूलाई आफुलाई चाहिँ गर्व महसुस लाग्छ